इन्टरनेटले मेरो राज्य र देशकोबारेमा जान्नु कसरी सकिन्छ भने धेरै प्रकारले सकिन्छ जस्तै अब धेरै प्रकारले मद्दत गरेको छ जस्तै अब हामीले अब जुन राज्यको पनि डिस्ट्रिक जग्गा रोडहरू सबै हामीले समा इन्टरनेटबाटै चाल पाइहाल्छ अनि हामीले अब कतै जानुपऱ्यो भने पनि कुनै राज्यदेखिन अब अर्को राज्य जानुपऱ्यो भने पनि अब मान्छेहरूलाई नसोधी पनि हामी जानुसक्छ त्यो अब लोकेसन हेर्दै हामी अब जानु सकिन्छ इन्टरनेटबाट जानकारी इन्टरनेटबाट जानकारी त हामीले अब सर्च गरेरै लिन्छौँ इन्टरनेटमा अब गुगलमै प्रायः प्रायः सर्च गर्नु अब गुगलै छ अब अहिले नम्बर वानमा गुगलमै हामीले सर्च गर्छोँ